भारतीय समाजमा त धर्मको अब ठुलै भूमिका छ नि किनभने गुगलको आधारमा हेर्नु हो भने भारतको उन्नाइस प्रतिशत मान्छेहरू मात्रै नास्तिक छ हरे बाँकीको एकासी प्रति प्रतिशत मान्छेहरू चाहिँ धर्म मात्रै गर्नेहरू छ हरे होइन सो अब गुगलको आधारमा हेरेको मात्रै त्यसमा पनि कति क्रिस्चियन बुद्धिस्ट अब यहाँ चाहिँ भारतमा चाहिँ सबै किसिमको जात जाति धर्म सबै त्यस्तो मिक्स छ नि त भारतमा होइन अनि त्यस्तो आधार आधारमा हेर्नु हो भने चाहिँ अहिलेसम्म चाहिँ अब हामीले जानेको बुझेको अनुसार मुस्लिम हिन्दु क्रिस्चियन बुद्धिस्ट त्यस्तो छ हामीले देखिरहेकै छौँ होइन हामी यताउता जहाँ जाँदा पनि हामीले मन्दिरहरू जताततै भेटिरहेकै हुन्छ अन्त गुम्बा बुद्धिस्ट अब बुद्धिस्टहरूको गुम्बा चर्च त्यस्तोहरू भेटिरहेकै हुन्छ है अन्त त्यही आधारमा हेर्नु हो भने अब हाम्रो समाजमा भारतीय समाजमा धर्मको चाहिँ ठुलै रोल छ अब त्यस्तो टाइपको अन्य धर्मको बारेमा भन्नुपर्दा मलाई मलाई त्यति साह्रो अरू धर्मको बारेमा त्यति नलेज त छैन त्यति आइडिया त छैन होइन तर पनि भन्नुपर्दा चाहिँ मलाई बुद्धिस्ट मनपर्छ फर्स्ट अफ् अल होइन एउटा पिस फैलाउने अब त्यो एउटा बुद्धिस्ट चाहिँ अब पिस फैलाउने धर्म त्यस्तो भनेर मान्छौँ नि त हामी अर्को चाहिँ क्रिस्चियन मनपर्छ मलाई किनभने क्रिस्चियन चाहिँ किन मनपर्छ भने अब हामी एउटा छेत्री बाहुन हाम्रो है कर्मकाण्डकै हेरौँ हेरौँ न कर्मकाण्डमा हामीलाई कति तक्लिफ हुन्छ होइन तेह्र तेह्र दिन जुठो बारेर बाहिरको भित्रको सबै मिलाएर त्यस्तो गर्नुपर्छ होइन त्यस्तो कष्ट हुन्छ हामीलाई त्योहरू देख्दा हाम्रो त्यो हिन्दु धर्मको रीतिरिवाजहरू फलो गरेर गरेर वाक्कै भइसकेर चाहिँ अहिले आएर चाहिँ मलाई क्रिस्चियन चाहिँ बेस्ट लाग्छ किनभने उनीहरूले चाहिँ हाम्रो इकोनोमीलाई पनि हेरेर ध्यानमा राखेर प्लस हाम्रो अब जाने होइन मरेर जाने त गयो बाँच्नेलाई पनि त्यति साह्रो कष्ट दिँदैन उनीहरूले आफ्नो बलबुतामा आउने जाने मान्छेलाई यसो खानापिना गर्नुसक्यो भने सक्यो सकेन भने त्यो पनि उनीहरूले आफ्नो ट्रस्टबाट आफ्नो चर्चहरूबाट आफ्नो उनीहरूको मान्छेहरू उनीहरू ठुलो ठुलो एल्डरहरू मिलेर गरिदिनु हुन्छ होइन त्यो मलाई त्यो चाहिँ बेस्ट लाग्छ क्रिस्चियनको अर्को कुरा अब त्यो सेकेन्डमा मलाई बुद्धको के मनपर्छ भने म त्यो बुद्धको पनि त्यही हो त्यति साह्रो उनीहरूलाई कष्ट हुँदैन जुठोहरू बार्छ यस्तोहरू गर्छ त्यस्तो गर्छ होइन तर अब हाम्रो हिन्दु जातिमा जति त्यो रुल्स रेगुलेसन यो फलो गरेको हुन्छ नि त्यस्तो हुँदैन बुद्धिस्टमा हामी जान्छौँ गुम्बा जान्छौँ हामी बुद्ध जयन्तीमा गुम्बा जान्छौँ अरू बेला पनि हामी घुम्नुहरू पनि गुम्बाहरू जान्छौँ मनपर्ने धर्म चाहिँ मलाई अब क्रिस्चियन र बुद्धिस्ट नै हो हाम्रो विविधता एकता कायम राख्नुलाई हामीले के गर्नुपर्छ भने मेन फर्स्ट अफ् अल चाहिँ यो जात र जातिलाई एक ठाउँ राखेर चाहिँ हाम्रो जात र जातिलाई भन्दा चाहिँ हामी मानवतालाई आध्यात्मिकतालाई ज्यादा इम्पोर्टेन्ट दिनुपर्छ किनभने हामीबिचमा फाटो ल्याउने भनेको नै यो जात र जातिले मात्रै हो अनि धर्मले मात्रै हो यो धर्म जात जाति भन्ने चाहिँ मान्छेले बनाएको मात्रै हो खासमा हामीबाटै उत्पति भएको चाहिँ हाम्रो मानवता मात्रै हो होइन त्यसलाई हामी कायम राख्नसक्छु राख्न सक्नुपर्छ त्यो मात्रै हो हाम्रो विविधतालाई काय एकता कायम राख्ने एउटा साधन चाहिँ त्यो मात्रै हो